अब म चाहिँ होइन अब यसरी चित्रहरू बनाउँदाखेरि चाहिँ म चाहिँ फर्स्ट त्यो पाँचवटा सेट भएको पेन्सिलहरू युज गर्छु होइन अन्तखेरि अब त्यो चाहिँ अब क्यामल कम्पनीको हो अन्तखेरि त्यो क्यामल कम्पनीको हो अन्त ब्रसहरू पनि म त्यही कम्पनीको चलाउँछु अन्तखेरि कलरहरू चाहिँ म फेब्रिक क्यास्टलको चलाउँछु पेन्सिल कलर्सहरू चाहिँ अन्तखेरि त्यो पेन्टिङको चाहिँ अर्कै चलाउँछु म ते त्यसको लागि चाहिँ म भिन्दै अनलाइनबाट मगाउँछु फेब्रिक कास्टलको होइन अन्तखेरि अब यो सामानहरू चाहिँ म अनलाइनबाट या त माथि सुपर मार्केट दार्जिलिङ सुपर मार्केट पी के ब्रदर्स अथवा पिबी ब्रदर्सबाट मगाउँछु होइन अन्तखेरि अब यो सामानहरू किन्दा त अब धेरै महँगो त महँगो पर्छ होइन तर ज्यादातर मेरो अब महँगो चाहिँ उएसकै हुन्छ पेन्टिङ्सहरूकै हुन्छ अब कलर किन्दाखेरि भिन्नभिन्न कलरहरू किन्नुपर्छ होइन त्यसको दाम नै अलिकति कस्तो बेसी हुन्छ अन्तखेरि त्यो अब त्यो कलरहरू किन्दा अब महँगो त महँगो पर्छ होइन अन्त योहरू सबै म अब कही बेला अब त्यहाँ दोकानमा महँगो छ भने चाहिँ म अनलाइन नै युज गर्छु सबै कुराहरू अन्तखेरि म त्यहीँबाट चलाउने गर्छु